हामीले पालन गर्ने संस्कृति हाम्रो चाडबाड दसैँ हो किनभने दसैँमा धेरै टाढो भएको मान्छे पनि सबै भेला भएर एकाअर्कालाई टिका लगाउने गर्छन् त्यो टिका अब धेरै खुसी हुन्छ परिवारसँग भेटघाट पनि हुन्छ अन्त माइत पनि जानु पाइन्छ बल्ल बल्ल दसैँ आएको बेलामा हामी माइत गएर आफ्नो काका बडा बडीको हातको टिका लगाउनु पाइन्छ अन्त मेलाहरू लागेको बेलामा हामी घुमेर मनोरञ्जन गर्नु पाइन्छ सबैको खुसी नै चाडबाड दसैँ नै हो त्यो दसैँले आफ्नो छिमेकीहरू पनि नजिकै हुन्छन् आफ्नो परिवारहरू पनि नजिकै भएर जान्छ त्यहीले एकाअर्काको भावनालाई बुझेर है अन्त दसैँ नै हाम्रो ठुलो चाडबाड हो